दार्जिलिङ जिल्लाको स्वास्थ्य अथवा हस्पिटललाई नियालेर हेर्दा पहिला चाहिँ एकदमै यसको अवस्था राम्रो थिएन हस्पिटल एकदमै पुरानो भइसकेको कुनै सुविधाहरू नभएको शौचालयहरू एकदमै मैला पानीको व्यवस्था थिएन ओड्ने ओछ्याउनेको को राम्रो व्यवस्था थिएन खानेकुरो जुन दिन्थ्यो हस्पिटलमा त्यो पनि राम्रो थिएन तर अहिले घडी चाहिँ जिल्ला हस्पिटल अस्पतालको अवस्था एकदमै राम्रो भएर गएको छ अहिले धेरै सुविधाहरू यहाँ आएको छ पहिला त सिटी स्क्यान भन्थ्यो अप्रेसन् भन्थ्यो हरेक कुरोको निम्ति सिलगढी नै रेफर गरिन्थ्यो सिलगढी नै जानु पर्थ्यो तर अहिले चाहिँ सिटी स्क्यान पनि छ हस्पिटलमा अहिले जुन ल्याब्रोटोरीहरू छ त्यो पनि राम्रो छ अनि हस्पिटलमा जुन खानाहरू दिइन्छ त्यो पनि राम्रो छ अनि के अरे जुन अप्रेसनहरू गरिन्छ त्यो पनि एकदमै राम्रो छ र त्यसले गर्दाखेरि दार्जिलिङको जिल्ला हस्पिटल चाहिँ अति नै राम्रो भएर गएको छ मान्छेलाई धेरै सुविधा भएको छ खानाहरू पनि राम्रो पाउँछ डाइटहरू राम्रो दिन्छ पानीको सुविधा छ पानी यहाँ प्रशस्त मात्रामा अहिले पाउँछौँ शौचालय अति सुन्दर सफा भएर गएको छ हस्पिटल एकदमै सफा भएर गएको छ एकदमै दिन रात त्यसको सफाई गरिएको छ काम गर्ने कर्मचारीहरू पनि धेरै भएको छ र यस्ले गर्दा अहिले दार्जिलिङको स्वास्थ्य केन्द्र चाहिँ अति सुन्दर अति राम्रो भएर गएको छ र यसले गर्दा हामी अति नै खुसी छौँ अहिले सिलगढी धाउनु पर्दैन प्रायः प्रायः सबै कुरो नि दार्जिलिङ अस्पतालमा नै हुन्छ अनि सबै कुरो राम्रो भएता पनि एउटा कुरोको चाहिँ त्यहाँ कमि छ त्यो हो डाक्टरहरूको डाक्टरहरू चाहिँ रिजेक्टेड एकदमै अनि अब राम्रो ट्रेनिङ नभएको राम्रो उनीहरूलाई राम्रो प्रकारले शिक्षा नपाएको त्यसै अलिअलि पढ्यो उनीहरूलाई डाक्टर भयो सर्टिफिकेट पायो त्यस्तो डक्टरहरू खाली दार्जिलिङमा आएको हामीले देखेका छौँ राम्रो किसिमको एकदमै उत्कृष्ट डाक्टरहरू चाहिँ दार्जिलिङमा आएको छैन र त्यसले गर्दा धेरै धेरै घटनाहरू पनि घटिसकेको छ कतिजना मरे उनीहरूले उनीहरूकोअप्रेसनले उनीहरूको दबाई पानीले त्यसले गर्दा त्यति चाहिँ अलिकिती कमी भएको छ दार्जिलिङमा दार्जिलिङको स्वास्थ्य केन्द्रहरूमा र यदि दार्जिलिङमा उत्कृष्ट डाक्टरहरू एकदमै एकदमै जान्ने डाक्टरहरू एकदमै राम्रो डाक्टरहरूले दार्जिलिङमा आयो भने चाहिँ अझै स्वास्थ्य केन्द्रलाई अझै राम्रो भएर जाने छ दार्जिलिङको जनतालाई समुदायलाई चाहिँ क्षेत्रीय समुदायलाई चाहिँ राम्रो भएर जानेछ भन्ने लागेको छ र त्यसले गर्दाखेरि चाहिँ एउटा त्यही हो र सबैजना चिकित्सा सुविधा सेवाहरू सबै कुरा नै छ अहिले हाम्रो दार्जिलिङको अथवा क्षेत्रीय समुदायले को अवश्यक्तालाई चाहिँ पुरा भएको महसुस गरेका छौँ र सबै कुरा ठिकै छ अहिले खाली एउटा डाक्टरको चाहिँ अलिकति कमी भएको छ